हलो के गर्दैछौै ए अँ हो त मेरो नयाँ नम्बर हो कि अन्त

ए अँ यत्तिकै बसिरहेको छु बुझिनँ म यता कालिम्पोङमै छु नि तिमी घरमै होला ए ए अँ म अब आउँछु छिट्टै हामी अब यो पालि फेस्टिबल चाहिँ कसरी मनाउने हौ अँ भैलेनीहरू भैलेनीहरू पनि खेलौँ हामी ग्रुपै हो अन्तखेरि एकदुईजना केटाहरू पनि लिएर जौँ न त्यो मादल बजाउनुहरू अब डान्सहरू पनि गरौँ अँ टिम छ नि तिनीहरूलाई ग्रुप हामी कतिजना छ हौ गनेर भनौँ न त्यस्तै दसजनाहरू बनाऔँ न ल निकै पनि हुन्छ हो अब अर्को अर्को ठाउँमा जानुपर्छ यहाँ तल बमबस्ती जानुपर्छ हजुर बमबस्ती जानुपर्छ ए अँ ल अन्त थुप्रो जग्गा घुमौँ न हामी हो अन्त चाहिँ हामी त्यो पैसा चाहिँ कलेक्ट गरेर नि हामी पिकनिक जानुपर्छ रेली ल रेली अँ अँ अँ हामी सबैजना रेली एकपल्ट पिकनिक अब आआफ्नो फाल्टो फाल्टो गऱ्यो भने त खर्च बेसी लाग्छ हो अन्त त्यही भएर त्यो भैलेनीहरू खेलेको पैसा कलेक्ट गरेर चाहिँ हामी पिकनिकहरू जाउँ न

ल उएसलाई पनि भन न ल रश्मीलाई पनि ल म कर्समितलाई पनि भन्छु कि अन्त तिमी पनि भनिराख हामी चारजना मिलेर चाहिँ को को उयो गर्ने भनेर सानो अब बहिनीहरू पनि छ नि उनीहरूलाई पनि लिएर जाउँ न उनीहरूलाई पनि किनभने अब पैसा उनीहरूलाई पनि अलिअलि हुन्छ हो अन्त पिकनिकहरू पनि उनीहरूलाई पनि लैजाउँ घुमाउनु अन्त हामी जानुपर्छ अँ अँ अँ अँ अन्त आफ्नै गाउँमाहरू पनि गाउँहरूमा पनि घुम्नुपर्छ नि मज्जाले ल फाल्टो फाल्टै जग्गाहरू जाउँ न ल त्यसो भने अँ पिकनिक जानु पर्छ हौ कति भयो नगएको कि अन्त सबैजना मिलेर जाउँ न अँ ल त्यसो भने अँ ल ल जाउँ न सानो सानो अब गाउँको भाइ बहिनीहरूलाई ल ल ल त्यसो भने राखेको ल ल बाई बाई